सरकारी योजनाबाट चाहिँ है हन्ड्रेड डेज अरू बिना किसिम किसिमका स्किमहरू सरकारी स्किमहरूबाट हामीहरूले पैसाहरू पाइरहेका थियौँ है अन्त मैले खाली होइन अरूहरू सबैले पनि यो स्किमबाट धेरै नै खुसी थिए तर हालैमा अहिले यो हन्ड्रेड डेजहरू बन्द भएका कारणले गर्दा एकदमै विष्मात मानिरहेको छु अन्त म चाहिँ आफ्नो यो कलेजमा धेरै नै स्कलरसिप जस्तै स्वामी स्वामी विवेकानन्द स्कलरसिप ओएसिसहरू है त्यहाँबाट आफूले स्कलरसिप पाएर पैसाहरू पाएर म त्यहीँबाट पढिरहेको छु